पश्चिम बङ्गालमा केही महत्त्वपूर्ण सांस्कृतिक परम्परा र चलनहरूको कुरा गर्नु पर्दा चाहिँ पश्चिम बङ्गालमा थुप्रै जात जातिहरू बस्छ र त्यस जाति भित्र चाहिँ नेपाली जातिहरू पनि एक हो अनि नेपाली जातिहरूले चाहिँ विशेष रूपमा दसैँ तिहार सङ्क्रान्ति माघे सङ्क्रान्तिहरू मनाउने गर्छ भने पछि बेङगोलीहरूले चाहिँ दुर्गा पूजा काली पूजा हरू मनाउँछ अनि त्यसरी बिहारीहरूले चाहिँ छट पूजाहरू मनाउँछ जो चाहिँ पश्चिम बङ्गालमा एकदमै धुमधामले मनाइने गर्ने मनाउने चाहिँ यी पूजाहरू हो